मो घुम्नु गएको जग्गाहरू चाहिँ नोक डाँडा डाब्लिङ अनि कफेर हो अनि नोक डाँडामा चाहिँ एउटा झिल त्यो झिलमा चाहिँ हामीले बोटिङ गर्नु पाउँछ अनि एकदम हरेक किसिमको माछाहरू देख्नु पाउँछ अनि डाब्लिङमा चाहिँ डाब्लिङमा चाहिँ एउटा भ्यु पोइन्ट छ अनि त्यो भुइ भ्यु पोइन्टको नाम चाहिँ बर्मेक भ्यु पोइन्ट हो अनि त्यो भ्यु पोइन्टबाट चाहिँ हामीले पाहाडहरू हेर्नु पाउँछ अनि हामीले त्यहाँबाट चाहिँ सनसेट अनि सनराइज हेर्नु पाउँछ अनि कफेरमा चाहिँ के छ भन्दाखेरि कफेरमा चाहिँ एउटा फरेस्टभित्र एउटा घिर्लिङ्गे पुल बनाइएको छ अनि त्यो घिर्लिङ्गे पुलद्वारा चाहिँ हामीले फरेस्टहरू घुम्नु पाउँछ अनि त्यो कफेरमा चाहिँ धेरै लजहरू पनि छ अनि त्यहाँ हामी घुम्नु जानु सक्छ